हजुर यो गत एक बर्षमा अविस्मरणीय घटना मेरो जीवनमा घटेको घटना चाहिँ मेरो एक्सिडेन्ट हो म घरको यता ए ए एक रात समय त्यो एकदम अँध्यारो बिजुलीहरू सब गएको थियो है चट्याङहरू हानिरहेको थियो अन्त म चाहिँ घरबाट चाहिँ बाहिर त्यो अचानक पानी परेको नि त त्यो चाहिँ राति अन्त लुगा उठाउनु जाँदाखेरि चाहिँ म आँगनमा चिप्लेर ल यस्तो साह्रो लडेको थियो यस्तो साह्रो लडेको थियो अनुहारभरि सबैतिर चोट भएको थियो कि अन्त म घरभित्र पस्दाखेरि चाहिँ मेरो बहिनीले धरी मलाई नचिनेको यो चाहिँ लाइक मेरो लाइफ मेरो जिन्दगीको यो एक बर्षभित्रको अविस्मरणीय घटना भन्दा पनि हुन्छ यसले गर्दा मैले धेरै दु दुखः पनि पाएको छु र धेरै दागहरू पनि पाएको छु